हेलो हेलो भाइ भाइ म धुर्ब दाजु बोलेको अमित भाइ होइन बोलेको ए भाइ तपाईँको दोकानमा अहिले कुन कुन चाहिँ फ्रुटसहरू छ होला हौ

आँप चाहिँ कुन चाहिँ छ होला आँप लङ्गडा आँप छ अच्छा मलाई प पपाया पनि चाहिएको थियो हो पपाया पनि चाहिएको थियो अन्तखेरि तपाईँको यो केरा दुई दर्जन जस्तो तपाईँले पपाया चाहिँ सानो खालके हेरेर नि चारवटा चारवटा जस्तो क्या पाकेको पपाया त्यस्तो खालको हेरिदिनु होस् न है अन्त दुई दर्जन केरा हो अन्त सरिफा पनि छ है सरिफा पनि एक किलो अन्त तपाईँको यो अनार पनि चाहिएको थियो अनार एक किलो अनार एक किलो अन्त अरू कुन चाहिँ फ्रुट्स छ होला वाटरमेलन पनि छ है वाटरमेलन पनि दुईवटा हालिदिई राख्नुहोस् न नानीहरूले त्यो मन पराउँछ कि वाटरमेलन पनि हालिदिनु होस् न फ्रुट्सको क्वालिटी कस्तो छ भाइ दाम चाहिँ

भाइ रेट चाहिँ रिजनेबल लगाइदिनु होस् ल किन भन्दाखेरि मैले अब तपाईँकोबाट नै फ्रुट्सहरू लान्छु है अन्त बजारको भाउभन्दा चाहिँ अलिकति सस्तो गरेर गरिदिनु होस् न हजुर हजुर हजुर

हजुर हजुर ओ ए पैँसठ रुपियाँ किलो हजुर मैले तपाईँलाई भने नि चारवटा मलाई पपाया चाहियो है सानो सानो पापाया प पाकेको होस् है त्यो एकै एकचोटि खानुसक्ने है हजुर अनि अनि सरिफा पनि सरिफा पनि तपाईँले एक किलो हालिदिनु होस् है भइहाल्यो हुन्छ सबै जोडेर तपाईँले गुगल पे गरिदिन्छु नि है अन्त तपाईँले एउटा कुली हेरेर कुलीलाई पठाइदिनु होस् न होम डेलिभरी गरिदिनु होस् न ल हुन्छ थ्याङ्क्यु थ्याङ्क्यु थ्याङ्क्यु थ्याङ्क्यु भाइ